र खेलकुदले चाहिँ मानिसहरूको जीवनमा चाहिँ एकता भन्छु म चाहिँ एकता अब एकता भन्ने के हो त्यो खेलकुदले एकता समेट्ने एउटा त्यै समेट्छ एकता के हो भन्ने बुझाउँछ हामीलाई अब खेलकुदले अब हाम्रो शारीरिक जिउहरू सबै त अब राम्रो बनाउँछ मदपान गरेर बिग्रिनुभन्दा खेलकुदले त्यो त बनाउँछ साथै खेलकुद त राम्रो गर्ने एउटा गाउँघर काहीबाट एकजना राम्रो खेलाडी निस्केर राष्ट्रिय खेल्यो खेल खेल्यो भने त्योमध्ये अन्तर्राष्टिय नै खेल्यो भने पनि खेल्यो भने हाम्रो गाउँको नाम बनिन्छ कमिन्छ साथै उसको परिवारको नाम रोसन हुन्छ र यही सब चाहिँ खेलकुदले बनाउँछ